यहाँ चाहिँ टुरिस्ट फेस्टिभलमा चाहिँ यहाँ कालिम्पोङमा यहाँ टुरिस्ट हरू आउँछन् अन्त यहाँकै नेपाली आइटम खानाहरू हुन्छ फेस्टिभलमा एकदम प्रोग्रामहरू यता त्यता सबै राम्रो हुन्छ

दसैँ को चाडमा पनि तपाईँको को एकदम प्रोग्राम हुन्छ अनि गैरी गाउँ लाग्छ त्यहाँ पनि नेपाली प्रकारकै खानापिना प्रोग्रामहरू चाडबाड राम्रोसँगले मनाउँछौँ घरहरूमा पनि मनाउँछौँ दसैँ तिहार हुन्छ अनि घरहरू सजाएर घरमा रमाइलो गरेर दियो बत्ती बालेर पटेका पड्काएर गर्छौँ अनि हाम्रो माघे सङ्क्रान्ति हुन्छ तल माघे मेला लाग्छ रेलीमा माघे मेलामा नि एकदम रमाइलो हुन्छ त्यहाँ पनि एउटा फेस्टिभलै हुन्छ माघे मेला पनि तपाईँको अनि हप्तादिनकै प्रोग्राम त्यस्तो हुन्छ